हेलो नमस्ते सर सुन्नुहोस् न मलाई एउटा सानो तपाईँलाई कुरा सोध्नु थियो कि हजुर हालैमा एउटा नाटक लेखेको छु है अन्त त्यो नाटकको पात्र चाहिँ यस्तो खालको छ अलिक बुढो बुढो खालको साह्रै बुढो पनि होइन ठिकैको बुढो है अन्त वहाँ चाहिँ एउटा पिताको एउटा रोल लिनु हुँदैस है अन्त उहाँको रोल चाहिँ कस्तो खालको छ भन्दाखेरि चाहिँ एउटा सोझो व्यक्ति जसलाई चाहिँ कसैले ठग्दैछ है अन्त उहाँको यस्तो खालको पात्र छ तपाईँ यो जुन क्यारेक्टर छ मैले तपाईँलाई नै अलिक सोचेर लेखेको हो है अन्त तपाईँ यो मेरो नाटकमा खेल्नु रुचाउनु हुन्छ भनेर सोध्नु सोध्नु मन थियो कि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर एकदमै म तपाईँलाई त्यो पनि पठाइदिउँ भनेर सोच्दैथिएँ सर तपाईँको एड्रेस पनि रेडी बनाइरहेको छु तर तपाईँको पहिला अनुमति लिउँ भनेर तपाईँलाई पठाउँ भनेर सोच्दैथिएँ तपाईँको हजुर तपाईँ मलाई अनुमति दिनुहुन्छ नि हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर तपाईँलाई यही बारेमा चाहिँ हाम्रो जुन निर्देशक हुनुहुन्छ उहाँ पनि आउनुहुन्छ होला सँगै अन्त हजुर हजुर हजुर तपाईँ एकचोटि बात गरिहेर्नुहोस् कि म तपाईँको तपाईँलाई नम्बर पनि पठाइदिन्छु उहाँलाई पनि तपाईँको नम्बर दिइसकेँ मैले हुनु चाहिँ त्यही त त्यही तपाईँलाई सोध्नुलाई नि तपाईँ हजुर हजुर हजुर

हुन्छ हामी सोच्दैछ कि सर हामी सोच्दैछ यो जुन सुरु चाहिँ हामी यही अट्ठाइस तारिकदेखि नै गर्नु थालौँ भनेर कि तपाईँलाई सायदै भोलि या पर्सीमा तपाईँ भेट्नु यदि राजी हुनुहुन्छ भने आइदिनुहोस् न है माथि हुन्छ हुन्छ त्यही दिन म पाण्डुलिपि नि लिएर आउँछु है हुन्छ